शिक्षित हुनुले जीवनमा हामीले धेरै ठुला ठुला कामहरू आफुले चाहेको काम गर्न सक्छौँ र आफुले चाहेको रकमहरू पनि कमाउन सक्छौँ र आफुले चाहेको जीवनहरू जिउन सक्छौँ है र अरूको अरूको मुनि बस्न हामी पर्दैन र अशिक्षित व्यक्तिहरूले चाहिँ अरूकोबाट हेपाई खान्छ क आफुले चाहेको जीवन जिउन सक्दैन र आफुले चाहेको रकमहरू पनि जम्मा गर्न सक्दैन